म पश्चिम बङ्गालको बाख्राकोट जगामा बस्छु हामीलाई व्यवसाय साधन भन्नाले के छ भने हामी अटो रिक्सा रेल रेलगाडीहरू सबै छ हामी अहिले सानो सानो अटोमा पनि जानु सक्छौँ जस्तै ऊ यो केरे त्यो रेलगाडीमा पनि यातायात गर्छौँ अटोमा पनि यातायात गर्छौँ रिक्सामा पनि यातायात म बजा हामी यहाँ पश्चिम बङ्गालको बाख्राकोटको चाहिँ हामी मार्केटमै बस् त्यही बजारमै बस्छौँ किनभने हामी मार्केट जाँदाखेरि अटो पाए अटोमै जान्छौँ रिक्सा पाए रिक्सामै जान्छौँ ट्याक्सी पाए ट्याक्सीमै जान्छौँ साना गाडीमा जान मारुती भ्यान सबै अझै अलिक अझै अलिक टाढा जानपऱ्यो भने रेलगाडीको पनि यातायात छ अझै टाढा जाने भने या यातायात राम्रो हुन्छ त्यहाँबाट फेरि रेल रेलगाडीबाट झर्दाखेरि स्ट्यान्डबाट निस्किँदाखेरि हामीले फेरि अटो पकडिनु पऱ्यो अटो पक्डिँदा पक्डिँदा फेरि घरमा आइन्छ फेरि घरदेखि अलिक टाढो जानुपऱ्यो भने सानोबडे रिक्सा पनि छ रिक्साको पनि साधन छ त्यहाँदेखि अर्को साधनहरू के छ भने हामी यहाँबाट जस्तै पश्चिम बङ्गाल वेस्ट बङ्गाल पुग्नुपऱ्यो भने हाम्रो ट्रेनको नि सुविधा छ ट्रेनको नि सुविधा छ ट्रेनको सुविधा मा चाहिँ हामी के गर्छौँ भने ट्रेनमा जाँदाखेरि चाहिँ हामीले अब ए हाम्रो यो ट्रेन अझै टाढो जाँदाखेरि जस्तै हावाजाहाजको आवश्यकता पऱ्यो भने हामी हावाजाहाजमा पनि जान सक्छौँ त्यहाँदेखि फेरि पुग्दाखेरि फेरि झर्नुपऱ्यो स्ट्यान्डबाट झर्दाखेरि हामी फेरि रिक्सा अटो भनौँ मारुती भ्यान भनौँ गाडीहरू सानो सानो गाडीहरूदेखि सबै साधनहरू पाइन्छ सधैँ साधनहरू प्रायः प्रायः साधनहरू के रे अटो रिक्सा छ छ नजिक नजिक जानुपऱ्यो भने प्रायः नै अटो रिक्सा हिँड् अटो रिक्सामै जानु पाइन्छ किनभने अटो रिक्सा सजिलो हुन्छ गोरु गाडी त अहिलेको जमानामा गोरु गाडी त छैन रेलगाडीहरू सजिलो छ अटो सजिलो छ रिक्सा सजिलो छ बस सजिलो छ बसबाट हामी प्रायजसो यात्रा सुरु गर्छौँ बस त कति सजिलो यातायात हो हामी यहाँबाट बस सिलगुडी जानुपऱ्यो भने बसमा जान्छौँ यहाँदेखि ओत्लाबाडी जानुपऱ्यो भने अटोमा जान्छौँ अटोमा जाँदाखेरि पक्डिन्छौँ बसमा सिलगुडी जाँदाखेरि बस जान्छौँ बसमा गएपछि हामीले हामीले भन्नुपऱ्यो भने के भने शान्तिले अटोमै जान्छौँ रिक्सामा रिक्सामा पनि जान्छौँ हामी रिक्सा जाँदाखेरि ओत्लाबाडी बजार जाँदा अटोमा जान्छौँ अलिक तल बजार जाँदाखेरि रिक्सामा जान्छौँ टाढा टाढा जाँदाखेरि रेलगाडी आइहाल्छ